नमस्ते

ए हजुर

हजुर छ त हजुर भन्नोस् न

हजुर यहाँ त अब सबै धर्मकै बस्छ अब मुस्लिम पनि भयो होइन क्रिसियनको छ अब हिन्दू अब हामी हिन्दू भए अन्त अब यहाँ आफ्नो आफ्नो सबै धर्मको अब यहाँ चाहिँ बस्छ त्यही भएर चाहिँ अब यहाँ अलिक चाडबाडतिर चाहिँ अलिक रमाइलाग्दो हुन्छ अब यहाँ ईद पनि मनाइरहेको हुन्छ हो अब मुस्लिमहरूले ईद मनाउनु हुन्छ अब फेरि हामी पनि जान्छौँ त्यो अब यसो घुम्नु अब यसरी घुम्नुहरू भए पनि अब माइन्ड फ्रेसहरू पनि हुन्छ होइन क्रिसियनहरूले उयो क्रिस क्रिसमस पनि मनाइरहेको हुन्छ हामी हिन्दूहरूले अब हामी हिन्दूहरूले पनि अब यहाँ दसैँहरू मज्जाले मनाउँछ अब अब यहाँ रोकटोकहरू चाहिँ गर्दैन सबैले आफ्नो आफ्नो मनाउँछ तर अब अरूको धर्महरूले पनि मज्जाले इन्जोयहरू चाहिँ गरिदिनुहुन्छ अन्त त्यो सबै धर्म बसेकोले गर्दाखेरि चाहिँ अब यहाँ अलिकति रमाइलाग्दो पनि हुन्छ हो

हजुर टिबिटेनहरूले लोसार मनाउनुहुन्छ अब हामी हिन्दू भएर पनि लोसार पनि हामीले सेलिब्रेट पनि गरिरहेको हुन्छ हो अरू सबै फ्यामिली जस्तै भएरै बसेको हुन्छ नि यहाँ अब त्यही भएर चाहिँ यहाँ चाहिँ अब राम्रो लाग्छ राम्रो छ

चिप्लो हुन्छ